हामीले अर्ग्यानिक सब्जी खोजिरहेका हुन्छौँ पाउँछौँ पनि गाईको मलमा फलेको फुलेको सब्जीहरू हामी बजारबाट किनेर ल्याएर ग्यासमा पकाउँछौँ खान्छौँ तर त्यो अर्ग्यानिक खाना हो भन्न चाहिँ सकिँदैन अर्ग्यानिक सब्जी फलफुल त ल्याउँछौँ तर ग्यासमा पकाएपछि त्यो अर्ग्यानिक खाना भन्न सकिँदैन किनभने दाउरा अथवा चुलामा पकाएको खानाको स्वादै बेग्लै हुन्छ कि होइन भने इन्डक्सन यो आर्टिफिसियल कुराहरू पनि

पकाइएको यो नयाँ आधुनिकीकरण गरेर जुन चाहिँ निर्माण गरेको कुराहरूमा अर्ग्यानिक खाना ल्याएर पकाएर खानु त्यो एक प्रकारले प्राकृतिक रूपमा पाकेका हुँदैनन् तर चुलामा पकाएपछि त्यो प्राकृतिक हुन्छ क्या त सब्जी त्यसै त प्रकृतिमा फुलेको फलेको हुन्छ त्यसलाई प्राकृतिक रूपमा पकाएर खानु चाहिँ अझै स्वादिलो हुन्छ यो मैले अनुभव गरेको कुरा म भन्दैछु तर तपाईँहरू हामी सबै म यो भन्छु कि चुलामा पकाएर खानुपर्छ चुलामा पकाएर खाएको स्वादै बेग्लै हुन्छ